ए मो दिनेस खड्का म हालैमा चाहिँ कालिम्पोङमै छु कि खास चाहिँ दार्जिलिङको त्यो तगारोमा तपाँईको कविताहरू त्यस्तो नदेखेर नि फोन गरेको बात मारौँ भनेर पहिला त निक्कै आउँथ्यो नि त तपाईँको है सुन्नुहोस् न अहिले त टी गार्डन लिटरेचर निक्कै चलेको छ नि त नेपाली लिटरेचरमा एउटा ट्रेन्डै क्या त जस्तै अब लिटरेचरमा फ्यामिनिज्म ब्ल्याक फ्यामिनिज्मको कुराहरू होइन त्यस्तोहरू जस्तै अब टी गार्डन लिटरेचर निक्कै चलेको छ कि अन्त टी गार्डन त्यस्तोहरू सम्बन्धी तपाईँको कविताहरूमा के कस्तो छ भन्ने कुराहरू लिएर बात मारौँला भनेर फोन गरेको हुनु त अब हजुर भन्नुहोस् उम्म होइन लेखहरू कथाहरू पनि चियाबारी सम्बन्धी कथाहरू पनि छ क्या त अब पाहाड हजुर पाहाड क्षेत्रबाट चियाबारीको लेखहरूमा तिर खुब आउँछ जनम राई कमाने चिन्नुहुन्थ्यो नि क्या त खुब लेख्थ्यो क्या त चियाबारीको समस्यालाई लिएर अँ नि गीतहरू पनि कविताहरू पनि खुब राम्रो हुन्छ हो अब गेलको एउटा थियो हौ त्यो चियाबारी सम्बन्धी लेख्ने के बुद्ध कुमार भन्ने है उम्म बुद्ध कुमार मोक्तान भन्ने है ए अँ हो स्कन्द तामाङ स्कन्द थापा ए हो

सुन्नुहुँदैछ